कामभन्दा बाहिर रुचि लाग्ने मलाई वस्तुहरू चाहिँ के हो भन्दाखेरि खाना बनाउनु त छँदैछ खाना त डेली नै बनाउनै पर्छ होइन अन्त खानाबाहेक मैले मन पराउने चाहिँ मलाई गार्डनिङ फुल रोप्नु धेरै नै मन पर्छ अन्त मेरो घरमा गार्डन पनि छ त्यसमा म ढकमक्क पाराले फुलहरू फुलाउने गर्छु अनि त्यो फुल फुलेको देख्दा चाहिँ मलाई धेरै नै खुसी लाग्छ जब पनि मलाई केही समस्याहरू आइलागेको बेलामा या के भएको बेलामा मैले त्यो फुलहरूलाई देख्दाखेरि चाहिँ म भित्रबाट एकदमै खुसी भएर आउँछु त्यसैले गर्दा पनि होला मलाई फुलप्रतिको रुचि चाहिँ एकदमै बेसी मात्रामा छ अन्त त्यस फुलबाहेक चाहिँ अरू मलाई मेरो आफ्नो परिवारसँग समय बिताउनु मेरो परिवारसँग समय बिताउनु पनि एकदमै रुचाउँछ उनीहरूलाई खुसी पार्नु अथवा उनीहरूसँग बस्दाको जुन चाहिँ म राम्रो पलहरू हुन्छ मलाई त्यो पलहरूमा पनि म पूरा रुचि राख्छु उनीहरूसँग पलहरू बिताउनु समयहरू बिताउनु पनि म एकदमै रुचि राख्छु अन्त त्यो छोडेर अरू मलाई खाना बनाउनु खाना बनाउनु पनि आफ्नो हाम्रो यहाँ नेपाली खाना जुन चाहिँ चाहिँ लोकल किनेमाहरू भन्छ त्योहरू बनाउनु तिँदरको अचारहरू बनाउनु पनि एकदमै मज्जा लाग्छ जस्तो मासुको अचारहरू भयो अन्त करेलाहरूको अचार यो आँपहरूको अचारहरू बनाउनु पनि धेरै नै मलाई राम्रो लाग्छ अनि मेरो घरमा कोही पाउना आउँदाखेरि त्यो फुलहरू देख्दाखेरि कति खुसी भएर लान्छन् उनीहरूले पनि फुलहरू फुलको बिरुवाहरू माँग्छन् अनि कसैले माँग्दाखेरि मैले उनीहरूलाई मैले त्यो गरेको मेहनतको फल दिँदा मलाई पनि मेरो आन्तरिक हृदयबाट पूरा खुसी भएर आउँछु म